दार्जिलिङ जिल्लाको मुख्य जातीय र भाषिक समूहहरूमा मध्ये चाहिँ किराँत लेप्चा भुटियाहरू मुख्य हुन् र यी सबै समूहका मानिसहरू चाहिँ नेपाली भाषामै अन्तर्क्रिया गरिरहेका हुन्छन् र पाउँछौँ पनि किनभने एकदम नेपाली नै एकदम सबैजनाले बोल्दै आएको चलिआएको है सबैले बुझ्ने यो भाषा हो नि त अनि तर अब जस्तै बोल्दाखेरि अलिकति विभन्न विभिन्नता चाहिँ हामीले एउटा त्यो पाउँछौँ क्या किनभने भोटियाहरू बोल्दाखेरि आर्कै प्रकारको आलिकति एक्सेन्ट डिफरेन्ट हुन्छ नेपालीमा जस्तै आर आर्यन्सहरू हुन्छ शर्मा क्षेत्री बाहुनहरूको उहाँहरूको नेपाली अलिकति बेग्लै हुन्छ र राई लिम्बू सुब्बाहरूले बोल्ने नेपालीमा अलिकति फाल्टै हुन्छ तर ओभरल हेर्दाखेरि सबै एउटै सेम सेम नै सेमै बोलिन्छ नेपाली होइन अन्त सो अन्तर्क्रिया चाहिँ नेपालीमै हुन्छ भनौँ अन्त सबैजानालाई आफ्नो भाषाको बारेमा चाहिँ त्यो मौलिकता थाहा हुँदैन है अब मोर्डनाइजेसनले गर्दा पनि होला तर त्यो भाषा बचाऔँ आन्दोलनहरू चाहिँ लाइक हामीले देखिरहेका हुन्छौँ भोटियाहरूले आफ्नो भाषाहरूको लागि पुस्तिकाहरू बाडिरहेको हुन्छ आफ्नो सङ्गठन बढाइरहेको हुन्छ त्यसरी नै राईहरूले आफ्नो जस्तै किराँती खम्बु राईहरूको आफ्नै आफ्नै सङ्गठन छ र उहाँहरले आफ्नो उँधौली उँभौली गर्नुहुन्छ है र अन्त त्यहाँबाट आफ्नो कल्चर आफ्नो ल्याङ्गवेजलाई त्यो जगेरा गर्ने एउटा एउटा इनिसेएटिभ चाहिँ लिइरहेको हुन्छन् अनि त्यो चाहिँ हामीले पाउने पाउछौँ लाइक अहिले देख्न मिल पाइन्छ अन्त त्यो परिवर्तन भाषामा परिवर्तन मलाई लाग्छ कि भाषामा परिवर्तन भाषामा परिवर्तन आउँदैछ तर त्यो एकदम मौलिक भाषाले गर्दाखेरि होइन जस्तो कि किराँतहरूको त्यो आफ्नै राईहरूको राई भाषाले गर्दाखेरि नै नेपालीमा चेन्जेस आएको छैन नेपालीमा अलिकति चेन्जेस आएको छ भने चाहिँ यही भाषाले गर्दाखेरि आएको छ है अन्त नि जस्तै मैले अग् अगाडि नै भनिसकेँ नेपाली बोल्दाखेरि चाहिँ अलिकति विभिन्नता चाहिँ हामीले एक्सेन्टबाट मात्रै पिकअप गर्न मिल्छ क्या त्यो एकदम भाषैबाट चाहिँ होइन त्यही भाषा बोलिने त्यो प्रकार जुन चाहिँ एक्सेन्ट हुन्छ त्यसबाट चाहिँ हामीले अलिकति भेरिएसन चाहिँ देख्न पाउँछौँ होइन